म चाहिँ यो बुनाइ सिलाइमा चाहिँ त्यति अब इन्ट्रेस्ट थिइन सिलाई बुनाइ स्कुल पढाउँदा मैले गरेको कतिवटा अब हामीले जस्तै भयो के अरे सी भयो टेबल क्लोथ स्वेटरहरू बुन्नु कतिवटा स्कुलको लागि चाहिँ बनाएँ अनि म चाहिँ यो बुनेको स्वेटरहरू चाहिँ एकदमै मनपर्छ त्यो बुनेको स्वेटर लाउनु चाहिँ पुरै मलाई मनपर्छ